कतिवटा घरहरूमा तपाईँ यो कब्जियतको बिमारीहरू हुन्छ धेरै कठिन बिमारीहरू पनि देखेको छु मैले टोइलेट कडा हुने त्यो नपच्ने र यसको चाहिँ अब घरेलु दवाईहरू खास हाम्रोमा छैन हाम्रो उस यसमा याद छैन हामीलाई र यसको निम्ति हामीले बाहिर डक्टरकोमा उहाँहरूलाई लानै पर्छ देखाउनै पर्छ र यसको पनि केही उपायहरू गर गर्नु जरुरी छ